मलाई मनको मनपरेको काम गर्नु पायो भने खुसी लाग्छ जस्तै खोला खेल्नु पौडी खेल्नु गाउनु नाच्नु इन्जोय गर्नु अनि कसैको प्रेसरमा नरहिकन काम गर्नुमा आफ्नो खुसीले मनमानी गर्नुमा चाहिँ एकदम खुसी लाग्छ मलाई जहाँ चाहिँ कसैको पनि रोकटोक नहोस् क्या यस्तो कुराहरूले चाहिँ म एकदम खुसी हुन्छु त्यो खुसी हुनुको लागि मलाई ठुलो ठुलो कुरा चाहिँदैन सानो सानो कुरामा मलाई खुसी लाग्छ तर त्यसमा चाहिँ कसैको रोकटोक नहोस् क्या